हेलो हो त बैनी किन केको लागि ए क कसरी लिक भयो मतलब फिटिङ त राम्रै गरेको थिएँ मैले राम्रै खालको क्वालिटीको होइन मेरो तर्फदेखि त राम्रै फिटिङ त गरेको थिएँ तर अब हुनसक्छ केहीले नानीहरूले न तानिदियो कि केहीले अब केहीले कठ केहीले टेकिदियो कि या त तानिदियो कि कहिलेतिर ओहो होइन आज त अलिक धेरै यहाँ म बिजी छु त हौ यहाँ म यहाँ पनि त्यही पानी पाइपकै काम गरिरहेको छु आज सकिदिनु पर्नेछ भोलितिर आउँदा हुँदैन होइन होइन अहिले नयाँ फिटिङ गर्दैगरेको नयाँ घरमा आज सकिहाल्नु पर्ने भोलि ओपनिङ गर्छ अरे त्यसले गर्दाखेरि ढिलो आज नभ्याउला जस्तो छ हौ ए अब त्यो त्यो त अब आएर पनि पहिले हेर्नुपर्यो के भएको छ त्यो न पाइपहरू भाँचिएको छ कि के भएको छ कि न केही अड्केर त्यस्तो भएको हो कि होइन होइन मैले त एकदम हाई क्वालिटीको लिएको नि हौ अन्त दा दाम पनि अन्त थुप्रै लागेको थियो अब लागेको दाम पनि अब अलिक कम्ती नै मैले लिएँ त्यसो त नहुनुपर्ने के कारणले चाहिँ हो अब म यहाँ हतार हतारमा छु अब हतार गर्दै कामै गरिरहेको छु र पनि अहिले हेर्छु यो सकिइहाल्यो भने चाहिँ आउँछु नत्र भने भोलि मात्रै आउँछु भोलि बिहानतिर अब म यहाँ सक कति बेला सक्छु